हेलो हेलो हेलो ए हजुर भन्नुहोस् न को बोल्नु भएको हेलो

ए हजुर हो त ए हजुर हजुर हजुर ए हजुर हजुर मोमोमा त्यही त हजुर त्यो प्याज ऊ योहरू अदुवाहरू जिन्जर त्यस्तैहरू अदुवाहरू

ए हजुर हजुर ए हजुर हजुर ए हजुर चाउमिन थुक्पा मोमोबाहेक त्यही हो सेफालीहरू त्यही हो सेफाली मोमो थक्पा मेरो त त्यही हो कोही बेला त्यो खानासाना पनि बनाइहाल्छु भातहरू हजुर त्यति हो मेरो त ए हजुर हजुर हजुर हजुर हेलो हजुर हेर्नुहोस् न ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर

ए हजुर हजुर

ए हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ आउनुहोस् न तपाईँ ल ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ अरू त हजुर त्यही हो मेरो मोमो थुक्पा चाउमिन हजुर त्यो बर्गर चाहिँ तपाईँले अर्डर गर्नु भयो भने चाहिँ हुन्छ ए हजुर हजुर ए हुन्छ सर हुन्छ